अब किन्नेहरूले चाहिँ बस्तीकै कुखुरा कि किन्नु मन पराउँछ र खानु पनि त्यही अब हेल् हेल् हेल्दी हुन्छ त्यो खानु तर मानिसहरूले चाहिँ अब सस्तो सबैलाई अब सस्तो र चाहिने हुँदाखेरि चाहिँ बस्तीको कुखुरा चाहिँ अलिक महँगो परिहाल्छ त्यसले गर्दा मानिसले पोल्ट्रीकै मन पराउँछन् र त्यही किन्छन् र त्यही सस्तो पनि पर्छ जहिले तहिले पाउने चाहिँ पोल्ट्रीकै हो त्यसले गर्दाखेरि नै मानिसहरू ले पोल्ट्रीको कुखुरा नै खान पनि रुचाउँछन् त्यसले गर्दाखेरि चाहिँ अब सबै पाल्न पनि सजिलो भन्छन् तर यसको चारो चाहिँ चारो पनि चल्ला सँगसँगै चारो पनि किन्नु पर्छ अब हाम्रो ठाउँमा त पाउँदैन यो बाहिरबाटै ल्याउनु पर्छ सिलगढी ल्याएर सबैले अब पाल्छन् गर्नु त अब यो पनि राम्रै छ यो पेसा पनि राम्रै हो यहाँबाट पनि गर्न सक्यो दुःख गर्न सक्यो भने त यहाँबाट पनि इन्कम राम्रै छ तर अब सरकारी मद्दत मद्दत पनि पाइन्छ यसमा सरकारले पनि बाँडे बाँड्छन् कुखुरा चल्ला के अरे खसीका पाठाहरू पाठीहरू सबै दिन्छन् पाल्नेहरूलाई जग्गा हुनेलाई इन्ट्रेस्ट जो जोलाई इन्ट्रेस्ट छ उनीहरूलाई सरकारले पनि सहायता गरिरहेकै छन् मलाई चाहिँ अब यो यो नै सजिलो लाग्यो राम्रो र सजिलो चाहिँ उपायहरू चाहिँ त्यही नै लाग्यो त्यही पाल्नु कुखुरा बाख्रा सानो सानोलाई ल्याएर अब त्यसलाई राम्रोसँगले स्याहार्नु सक्यो भने त इन्कम त्यहाँ पनि छ